हाम्रो दार्जिलिङमा चाहिँ पानीको धेरै अभाव छ बजारतिर पानीहरूको झन् धेरै नै गाउँहरू भन्दा बजारतिर झन् धेरै नै पानीको अभाव छ जस्तै अब तपाईँहरूलाई बिहान पानीको गाडीहरू बजार सप्लाई गर्छ बिहान बिहानै भर्नु ओर्नु पर्छ बिहान पाँच बजीतिर गाडी आयो भने आउँछ र धेरै दुःख छ पानीको चाहिँ दार्जिलिङमा र अब तर गाउँहरूमा चाहिँ अब गाउँहरूमा गाउँहरूमा त उम्रेको पानीहरू त्योहरू पनि हुन्छ खोलाको पानी जस्तो तर बजार बजारदेखिको चाहिँ ढल्लै धापको पानी धाप रङ्गुलमा धाप धापबाट मात्रै सप्लाई हुन्छ पानी बजारतिर पानीको चाहिँ धेरै अभाव छ दार्जिलिङमा चाहिँ र मान्छेहरूले पानीहरू किन्नु गर्छ त्यही हो